र हाम्रो यहाँनिर चियापत्ती बगानहरू छ सुन्तालाहरू सुन्तालाहरू छ सुन्ताला खेतीहरू र अदुवाहरू पनि हुन्छ अलैँचीहरू होमस्टे होटेलहरू त्यो होटेलहरू र अहिले हाम्रो कमानको त्यस्तो उयो राम्रो चलेको छैन सिन्कोना बगान